मेरो लेखनमा कुनै लक्ष्य वा आकाङ्क्षा छ भने मैले आफ्नो गाउँ आफ्नो ठाउँलाई चिनाउने लक्ष्य बोकेको छु मेरा आफ्ना लेखनबाट अहिले त्यही हो आफ्नो ठाउँ आफ्नो जगालाई अरू समक्ष पुर्याउन म चाहन्छु